जीवनयापनको निम्ति हाम्रो पेन्सनहरू हुन्छ है अनि अनि तपाईँको यो अहिले सरकारले धेरै स सुविधाहरू दिएको छ प्रत्येक महिना पाउने अब पैसाहरू पाउँ पाइन्छ अनि म चाहिँ घरमा सानो सानो बिजनेस व्यापार वाणिज्य पनि गर्ने गर्छु फुलहरू रोप्छु फुलहरूको बिजनेस गर्ने गर्छु अनि सामान्यत घरपरिवार चलाउनुपर्ने घरपरिवारको जिम्मेदारी भएकोले गर्दाखेरि साह्रै बेसी आफ्नो बाहिरतिर हिँडडुल गर्नु नसके पनि घरभित्रैबाट म सानसाना बिजनेसहरू सरसामान ल्याएर बिक बेच बिक्री गर्ने गर्छु है त्यसबाट पनि मलाई जीवनयापन भइरहेको छ अनि छोराछोरी पनि छोराछोरीले पनि नोकरी गरेर पैसा कमाउँछन् त्यसले गर्दाखेरि मलाई खासै चाहिँ साह्रो त्यति साह्रै चाहिँ परेको जस्तो लाग्दैन तर पहिला पहिला चाहिँ पैसा रुपियाँ सरकारले दिँदैन्थ्यो तर अहिले चाहिँ धेरै धेरै पैसा रुपियाँहरू सरकारले पनि साधारण जनताको निम्ति तय गरेर दिएको छ त्यसैबाट नै घर जीवन राम्रोसँग चलिरहेको छ